म चाहिँ रेसिपीहरू रेसिपी चाहे जस्तो राम्रो भएन भने म त्यसलाई अझै के गरेर हुन्छ राम्रो बनाउनु खोज्छु र नाश गर्नु दिन्नँ त्यसलाई फेरि कसरी हुन्छ के गरेर हुन्छ फेरि री पकाएर हुन्छ अरू मर मसालाहरू हालेर हुन्छ कसरी कुन तरिकाले हुन्छ म त्यसलाई राम्रो बनाउनु खोज्छु र खेर गएको खेर गएको खाना फाल्दिनँ फाल्दिनँ त्यो त्यो खानालाई म अन्डा हालेर त्यसलाई फ्राई गरेर खान्छु अर्को चिकन सानो सानो पिस बनाएर को हो खेर खेर गएको खानालाई फ्राई गरेर मजाले बनाएर खान्छु भएन अर्को त्यसलाई ताजा बनाउनु खानालाई ताजा बनाउनु मकटुको मकटुमा पानी हालेर माथि जुन मोमो राखिन्छ त्यसमा भात हालियो भने त्यो भात ताजा जस्तो हुन्छ त्यही कारणले गर्दाखेरि म कुनै पनि तरिकाले खेर गएको खानालाई फाल्दिनँ राम्रो ताजा बनाएर फेरि खान्छौँ